हेलो विद्या तिमी कहाँ छौ ए मलाई नि गाडी चाहिएको थियो हौ तिमी अस्ति गएको थियौ नि घुम्न त्यो गाडीको भाइको नम्बर दिनु नि मलाई उयो कस्तो के थियो हौ कस्तो ड्राइभहरू कस्तो गर्दैछ ठिकै गर्छ होला नि है म दार्जिलिङ जाउँ भनेको हो अनि बुझेर मलाई भन न ल किनभने उता हिल साइड जाँदा त अब राम्ररी उयो गर्नुपर्छ हो ठिकै चलाउँछ होला नि है ठिकै चलाउँछ होला नि है मलाई सबै गरेर भनिदेउन ल अनि सुनन तिमी अस्ति गएको थियौ राम्ररी नै ड्राइभ गर्यो होला नि है ए अनि सुनन मलाई उयो गरन ल उसको नम्बर मलाई देउन म जाउँ भनेको घुमेर आउँ दार्जिलिङ भनेर नि त्यसै घुमेर आउँदाओर्दा कति के लिँदो रहेछ हो तिमीलाई कति लिएको थियो ए ल ल म पनि हेर्छु नि मलाई नम्बर सेन्ड गरिदेउन ल म बात गरेर हेर्छु ल ल